फाइदा हुन्छ मान्छे लगाउनु पऱ्यो कुट्नुको लागि पनि मान्छे मर्चा कुट्नुको लागि पनि मान्छे लगाउनु पऱ्यो चामल कुट्ने मान्छे लगाउनु पऱ्यो बनाउने मान्छे लाउनु पर्छ होइन उनीहरूलाई रोज दिनु पऱ्यो चामल किन्नु पऱ्यो चामलमा पनि इन्भेस्ट हुन्छ जुन चाहिँ यो जरा भनेँ मैले त्यो जरा पनि मगाउनु पर्छ पारि पारि बस्तीबाट मगाउनु पर्छ उनाहरूको त्यो जरा पनि किन्नु पर्छ होइन त्योहरू सबै गरेर पनि बस्छ अलिअलि हात खर्च बस्छ राम्रै छ